म के भन्न चाहन्छु भन्दा म निकै म सधैँ नै दौड्नु जान्छु बिहान बिहान र एकखेप चाहिँ के भएको थियो म आफ्नो म एकखेप चाहिँ मलाई चोट लागेको थियो कसरी भन्दा म एकखेप चाहिँ बिहान हामी साथीहरूसित दौड्नु गएको थियौँ यता टाइगर हिल जो कि हाम्रो एउटा दार्जिलिङ एरियाको एउटा टुरिस्ट स्पोट भनेर मानिन्छ टाइगर हिलमा सूर्य सूर्य उदय हुन्छ र निकै निकै टुरिस्टहरू पर्यटकहरू यहाँ टाइ टाइगर हिल आउनुहुन्छ र के भएको थियो भन्दा त्यो दिनमा म र मेरोसित दई तिनजाना साथीहरू थियो हामी कुद्दै गयो हामी कुद्दै दगुर्दै गयो र हामी निकै छिटो उठेर गएको थियो कारण हामीले हामी त्यो दिन दौड्नु मात्रै होइन हामीले सूर्य उदय पनि हेर्नु जाँदैथ्यो त्यसैकारणले गर्दा हामी छिटो उठ्यो र मिरमिरे रात थियो त्यति उज्यालो पनि भएको थिएन है अलिअलि अन्धकारहरू पनि थियो सो र हामी अन्धकारमै उठेर हामी गयो र मैले त्यति बेला के लगाएको थिएँ भन्दा जुत्ता ट्र्याक र माथिबाट लगाएको थिएँ एउटा विन्डो भन्ने जुन चाहिँ हावा रोक्छ एउटा ज्याकेट पाउँछ त्यो लाएर गएको थिएँ म कुद्दै थिएँ एकखेप चाहिँ के भयो भन्दा मेरो जुत्ताको लेस फुस्किरहेको रहेछ कुद्दै कद्दै थिएँ टाइगर हिल बाटोमा र मेरो जुत्ताको लेस फुस्किरहेको थियो र मैले त्यो देखिनँ कारण अँध्यारो अँध्यारो थियो उज्यालो थियो र टाइगर हिलमाथि पुग्दा डाग बङ्गलाको त्यहाँ मेरो खुट्टा जुत्ताको लेस खोलिएर म त्यसमा अल्झिएर लडेँ र लडेर मेरो जुन चाहिँ यहाँ खुट्टाको हुन्छ यता घुट्ना हुन्छ त्यसमा मेरो निकै चोट आयो र त्यो चोट आएर फेरि म के गरौँ गरौँ भइसकेको थियो र त्यहाँदेखि म हिँड्दै टाइगर हिल गएँ सूर्य उदय हेऱ्यो त्यहाँदेखि हामी घर फर्क्यौँ र त्यहाँदेखि म कसरी निको भएँ भन्दा म घर आएर त्यसमा पहिला त म डेटोल र पानीले त्यो घाउलाई सफा गरेँ है निकै ज्यादा घाउ भएको थियो रोडमा अब रोडमा पिल्सिएको थियो है त्यसमा मेरो त्यो घुट्ना र के भएको थियो भन्दा मैले डेटोल र रुवाले सफा गरेँ त्यहाँदेखि मैले क्रिमहरू लगाएँ र त्यस्तो मैले एक दुई दिन गरेँ क्रिम र डेटोल लगाएँ सफा गरेँ र त्यसरी नै जाति भयो र म फेरि दुई तिन दिनदेखि दुई तिन दिन रेस्ट गरेर आराम गरेर म फेरि दौड्नु थालेँ